भाइ म त जानुपर्ने अलिक छिटै थियो यहाँ त जामले गर्दा धेरै टाइम लाग्ने भयो है अब मलाई लाग्छ यो जाम त ढिलो खोलिन्छ होला अझै बिस पच्चिस मिनट त लाग्छ होला है अनि यो जामबाट नफँसेर अलिक सर्टकर्ट बाटोहरू त्यहाँ छिटो पुग्ने बाटोहरू तपाईँलाई के थाहा छ थाहा छ भने यसो मलाई पनि भन्नुहोस् किनकि म जुन चाहिँ आज जानुपर्ने ठाउँ चाहिँ त्यो अलिक छिट्टै जानुपर्नेछ मेरो धेरै कामहरू छ र मलाई सायद अहिले पर्खिरहेको छ फोन आएको आएकै छ त्यसै कारणले अब यो मलाई लाग्छ जाम त छिटो खोलिँदैन तपाईँले यसो केही मलाई बताइदिनु होस् न यसो सर्टकर्टहरू भयो भने म यसो सर्टकर्ट गएर हिँडेरै पुगौँला नभए कोही अर्को बाटो वा साइकलहरूबाट वा बाइक स्कुटीहरू मागेर भए पनि जानुसक्ने भए मलाई भनिदिनु होस् न